हेलो म ट्राफिक ट्राफिक पुलिस बोलेको

अब हामीले अब त्यसमा हाम्रो त गल्ती छैन किनकि हामीले भन्छौँ होइन मान्छेहरूलाई हेल्मेटहरू लगाउनु हामी बसी पनि रहेको हुन्छ अब यति घाम छ तपाईँलाई थाहै छ अहिलेको महिनामा होइन कहाँको नि हामी अब पुलिस हो हाम्रो कामै हो मान्छेहरूलाई हेर्ने त्यस्तो घाममा भए पनि हामीले हेर्छ तर मान्छेहरूले बुझ्दैन अनि कसै कसैले फोनहरू लगाएर गाना सुन्दै चलाउँछ कसैले ड्रिङ्क गरेर गाना ए ड्रिङ्क गरेर चलाउँछ होइन अनि यसरी चाहिँ एक्सिडेन्टहरू हुन्छ तर हामीले देखेपछि चाहिँ अब उनीहरूकोमा एक्सन त लिन्छै तर उनीहरूले पनि बुझ्नुपर्यो नि त अनि अझै के सोध्नुहुन्छ अब उनीहरूलाई रोक्नुको लागि त अब गर्छ हामी त्यहाँ बसेको हुन्छ होइन अनि त्यस्तो अब ड्रिङ्क गरेको छ भने हामीले उनीहरूलाई एरेस्ट पनि गर्छौँ एक्सनहरू लिन्छौँ उनीहरूमाथि एरेस्ट गर्छौँ अनि कतिपय त अहिले सुध्रिसके तर कति अझै त्यस्तो मान्छेहरू पनि छ जसले कि अहिलेसम्म पनि नियमको पालन गर्दैन के कानुनको अनि भन्नुहोस् ब्रेकको ब्रेकको हाम्रो काम होइन ब्रेकको त्यो हाम्रो काम होइन त्यो आफूले नै गर्नुपर्छ अँ अब एक्सिडेन्ट हुन्छ र उनीहरूको लापरवाहीले हुन्छ होइन कसैले मोबाइलमा हुन्छ त कसैले ड्रिङ्क गरेको हुन्छ कसैले अब स्पिड चलाइरहेको हुन्छ फुल स्पिडमा होइन अब मजाले बुझेर चलायो भने त त्यस्ता एक्सिडेन्टहरू त हुँदैन अँ अब उनीहरूले अनबुझ गरेर त्यसरी चलाउँछ हामीले सम्झाउँछ हस्पिटलमा लगेर होइन त्यसरी नचलाउनु होइन अनि कतिताल सम्झाउँछ त्यसलाई र त्यसले तर पनि त्यस्तो गल्ती गर्दैछ भने चाहिँ तिनीहरूको माथि हामीले एक्सन लिन्छौँ तिनीहरूलाई हामीले जेलमा हालिदिन्छौँ अँ तपाईँ आएर हेर्नु पनि सक्नुहुन्छ यहाँ हुन्छ